हेलो ए नमस्कार हजुर ठिकै हजुर ठिकै सन्चै हुनुहुन्छ ए म चाहिँ एउटा स्टुडेन्ट भएको नाताले है यो एग्रिकल्चरपट्टि चाहिँ अलिकति जान्नु मनलागेको थियो र तपाईँले चाहिँ अब धेरै पहिलादेखि गरेर आउनुभएको अरे र एक दुईवटा मेरो जान्नु तपाईँबाट जान्नु मनलागेको थियो है सुन्नुहोस् न तपाईँले यो एग्रिकल्चरहरू जस्तै अब अदुवाहरू रोप्नुहुन्छ अलैँचीहरू रोप्नुहुन्छ होइन कति कहिलेदेखि गर्नुभएको तपाईँले यो कामहरू हजुर हजुर हजुर हजुर अदुवा अदुवा चाहिँ ए कोदो हजुर हजुर हजुर हजुर हजुर हजुर अब सुन्नुहोस् यो चाहिँ एउटा दार्जिलिङ कालिम्पोङ डिस्ट्रिकभरि चाहिँ यो पारम्पारिक खेतीबाली चाहिँ त्यही अदुवा है के के हुन्छ अदुवा अदुवा अलैँची भयो है अन्त यता तपाईँको सागसब्जीहरू है अँ धान गहुँहरू हुन्छ होला हजुर हजुर हजुर हजुर कुन कुन कुन महिना भन्नुभयो कुन मन्थ जनवरी फेब्रअरी भन्नुभयो है ए अच्छा अच्छा किन ए त्यो चाहिँ के के कारणले होला ए अच्छा अच्छा अच्छा हजुर हजुर हजुर हजुर ए अच्छा अच्छा अच्छा हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

अच्छा अच्छा है त्यो नै रोगै हो हजुर हजुर ए अच्छा अच्छा अँ है हजुर हजुर जरिन्दो हुँदैन भने भन्नुको मतलब चाहिँ ए अच्छा अच्छा अँ हजुर हजुर हजुर हजुर

ए अच्छा है रोगै रोगै लागेको जस्तो हो अच्छा अच्छा हजुर हजुर ए है अच्छा अच्छा सुन्नुहोस् न अब यो चाहिँ एउटा के हो भने अब यो के अरे पहिला पहिला बाजे पुर्खाहरूले यो खेतीबाली गरेर आएको हो आई अहिले त धेरै यो हराउँदै गयो होइन मान्छेहरूले त्यो रोप्नु छोड्यो तर यो कुरोमा हामीले एकदमै यो कुरोलाई चाहिँ बिर्सिनु नबिर्सिकन हामीले पनि आफ्नो जग्गा जमिनमा उमार्नु चाहिँ पायो भने चाहिँ धेरै राम्रो कुरा हो भनेर यो कुरोमा चाहिँ मैले पनि अलिकति इन्ट्रेस्ट जगाएको क्या त यो कुरोमा चाहिँ मलाई पनि अध्ययन गर्नु मनपरेको र सायद तपाईँ अब पहिलादेखि गर्नुभएर आएको रहेछ यस्तो काम है धेरै पहिलादेखि र तपाईँबाट धेरै अब ज्ञानहरू पाउने रहेछु भनेर चाहिँ एउटा आशाले तपाईँ तपाईँसँग यहाँ आज फोनमार्फत् जान्न जान्नु पाएँ है र फेरि पछाडि पनि फेरि म तपाईँ भएकोमा आएर राम्रोसँग तपाईँको खेतीबालीमा बारीमा गएर हेरचार गरेर है धेरैवटा कुराहरू सिक्नेछु है र यति जानकारी दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद फेरि म नेक्स्ट टाइम फेरि आउँछु नि ल तपाईँ भएकोमै आउँछु नि म आएर भेटेर के रहेछ कस्तो रहेछ है राम्रोसँगले फोनमा भन्दा पनि राम्रोसँगले जान्नु पाइन्छ अब बारीमै पुगेरै है त्यति बेला के के साग सागसब्जीहरू लाउनु भएको रहेछ तपाईँले त्यो पनि अब हेर्नु पाइन्छ होइन र फेरि म तपाईँको म आउँछु नि है तपाईँकोमा फेरि आएर नै हेरेर नै कतिवटा कुराहरू अब जान्नु जरुरी छ त्यही भएर धन्यवाद तपाईँलाई धेरै धेरै धन्यवाद हुन्छ हुन्छ हुन्छ एकदम त्यो त एकदम त्यो जान्नु नि जान्नु नै मेरो लागि एकदम ठुलो कुरा हो हुन्छ धन्यवाद हजुरलाई धन्यवाद